माछा पालन माछा मारेर व्यवसाय गर्नेहरू माछा पा मारेर नै घर चलाउनेहरू छ र गर्मेन्टले माछा पालनको लागि र माछा मार्नुको लागि उनीहरूले केही सहुलियतहरू दिन्छ कि यति एरियामा तिमीहरूले माछा मार त्यहाँदेखि फाल्टो जग्गा मार्नु पाउँदैन भन्ने एउटा ठुल्ठुलो माछा पाल्ने स्किमहरू दिन्छन् माछा पालेरै माछा मारेरै उनीहरूको जिन्दगी चलाउनेहरू पनि छन् र कतिको त्यस्तै छ

पैसा त माछा माऱ्यो गर्मेन्टले स्किमहरू दिन्छ माछा पाल्यो माऱ्यो बेच्यो कहाँ कहाँ लगेर माछा बेच्ने रातदिनै उनीहरूको पेसा त्यही माछा पाल्ने कहाँ कहाँ जाने माछा बिक्री गर्ने घरमा ल्याएर नानीहरू स्कुल पढाउनु त्यही माछा बेचेर घर त्यसैले खानु त्यसैले चाडबाड आउँछ त्यसैले टार्ने इष्टमित्र आउँदा त्यसैले टार्नु खालि पेसै त्यही हुन्छ उनीहरूको माछा मार्नेको जस्तो अब खेतीपाती गर्नेको खेतीपातीमै ध्यान माछा पाल्नेको माछामै ध्यान गाईबस्तु पाल्नेको गाईबस्तुहरू पाल्ने बाख्रा खसी पाल्ने त्यसमै ध्यान गाडी चलाउने ड्राइभरहरूको गाडीमै ध्यान जे पनि आफ्नो आफ्नो लाइन सबको ध्यान त्यस्तै हुन्छ माछा मार्ने माछा गाडी चलाउने गाडी खेतीपाती गर्ने खेतीपाती अब बिजनेसमेनहरू बिजनेसमै ध्यान हुन्छ उनारलाई जति नै लड नाफा नोक्सान नाफा भए पनि गर्छ नोक्सानै भए पनि छोड्दैन उनीहरूले त्यही नोक्सान त्यसैबाट निकाल्छ फेरि यो पालि त मलाई नोक्सान भयो म गर्दिनँ भन्दैन त्यसबाटै नोक्सान भएको छ त्यसैबाट निकाल्नेहरू हुन्छ कोही दुध बेचेर खाने कोही के कोही साग सब्जी लगाएर सागसब्जी बेचेर घर चलाउने नानीहरू पढाउने त्यस्तै व्यवसायहरू गर्छन् कसैले खालि माछै मारेर कसैले खालि खसी बाख्रा काटेर बिजनेस त्यस्तैहरू गरेरै घर चलाउनेहरू हुन्छन् र कसैको तास मात्रै खेलेर पनि घर चलाउने हुन्छन् कसैको लटरी मात्रै काट्ने पनि हुन्छ लटरी नै ध्यान एकदम निसा हुन्छ कतिले अर्काको कुल्ली काम गरेर क भारी बोकेर पनि घर चलाउने नै हुन्छ नानीहरूलाई ठुल्ठुलो स्कुल पढाइराखेकै छन् कसैले भारी बोकेर पनि नानीहरूलाई छोराहरूलाई मज्जाले पढाइरहेको छ इन्जिनयरहरू डक्टर बनाइरहेको छ र त्यस्तै र सबैले आफ्नो आफ्नो व्यवसाय गरेर ज्यान चलाउनै पऱ्यो